अब मेरो जीवनमा त सबैभन्दा अब सजिलो त मलाई मैले जब फोन पाएँ मोबाइल फोन पाएँ त्यतिबेला नै अब त्यहाँबाट नै मेरो लाइफ चाहिँ मेरो जिन्दगी चाहिँ अलिकति अब सजिलो भएको छ अलिकतिभन्दा पनि धेरै सजिलो भएको छ किनभने अब मैले क्लास टेनमा जब लकडाउन भएको थियो अनलाइन पढ्नुको लागि फोन पाएको थिएँ मलाई थाहा थिएन त्योभन्दा अगाडि अनलाइन हरू पनि पढाइ हुँदोरहेछ भनेर त्योभन्दा अगाडि त अबो ठुल्ठुलो डिक्सनेरीहरू किनेर अब वर्ड मिनिङहरू खोज्नु पर्थ्यो तर जब मैले फोन पाएँ तब याद भयो कि अब गुगलबाट नै सबै हेर्दा हुने रहेछ एउटा अब जस्ट वान ट्याबमा हामीले भोइस यसरी त्यो शब्द बोलेर मात्रै पनि हामीले मिनिङहरू पाउँदो रहेछौँ भनेर मलाई त्यतिबेला याद भयो त्यहाँबाट चाहिँ अब धेरै अब मलाई सुविस्ता भयो अब साथीहरूसित बोल्नु यता टाढो टाढो फेमिलीहरूसित जसलाई चाहिँ म कन्ट्याक्ट गर्नु सक्दिनँ मैले अनलाइन पनि भिडियो कल गर्नु सक्दोरहेछौँ भनेर मलाई चाहिँ अब थाहा भयो किनभने पहिला पहिला त त्यस्तो थिएन मैले क्लास टेनमा आएर चाहिँ अब फोन पाएर चाहिँ मलाई थाहा भयो अहिले त अब फोनले गर्दा ल्यापटपहरूले गर्दा धेरै कुरा अब सजिलो भएको छ जिन्दगी जीवन धेरै सजिलो भएको छ र मैले चाहिँ जब मैले फोन पाएँ त्यहाँदेखि चाहिँ मेरो लाइफ एकदमै सजिलो भयो